भैया अस्ति तिमीले त्यो च्यादर छोडी राखिदिएको रहेछ नि म नहुँदा क्या घरमा के हो त्यसको त कलर पनि आम्मामा कहीँ बिक्री नभएर मलाई भुपारी राखेको होला अँ कस्तो घिनलाग्दो कलर त्यो पनि मरिसे न मरिसे कलरहरू यहाँ त्यस्तो कलर चल्छ मनपर्दैन म त्यो कलरै मनपरेन फेरि नभएको बेलामा त अलिक राम्रो छोडिदिइ राखिदिनुपर्छ नि कस्तो त्यो धोएको थिएँ कि एकपल्ट ओछ्याएर अब छोडिदिइहाल्यो लौ न त भनेर ओछ्याएर धोएको त टाकटुक रङ गयो त्यसको एकै एककै वासमा के गर्नु अब त्यसलाई म झुम्रो बनाउनु त्यो पुरा च्यात्तिने रहेछ पिरिक पिरिक जाने खालको रहेछ एकदम कामै लागेन त्यो पनि छ सौ रुपियाँ अरे आम्मामा छ सौ रुपियाँमा त अनलाइन कतिवटा आउँछ थाह छ त्यो त अनलाइन मगाएको भए पनि हुने थिए छ म त ए पहिल्यैदेखि राखेको भैयाकोमा भनेर राखिदिएको त बिचारालाई भारी हुन्छ भनेर लौ न त छोडी राखिदेउ भनेको त तिमीले त मान्छे नभाएको बेलामा भुपारी राख्यौँ है कस्तो खालको च्यादर छोडिदिएको त्यस्तो पैसा चाहिँ त्यत्रो लिएर आम्मामा त्यसमा त दामी ब्रान्डेड च्यादर पाइहाल्छ नि धत् मोरो त्यस्तो त नगर्नु पो त तिमीलाई पहिल्यैदेखि राखेको मान्छेलाई पनि त्यस्तो गर्नुहुन्छ राम्रो दिनुपर्छ नि अबदेखि के पनि राख्दिनँ है तिम्रोमा यो पाली झन् पुरा राख्नुपऱ्यो भनेर सोचेको त बेडसिट पनि खाँचो थियो कु कुसन कभरहरू राख्नुपऱ्यो भनेको त च्यादरै त्यस्तो दियौ तिमीले के राख्नु अब त्यो त्यसमा त अलिकति त हुन्छ नि पहिल्यैदेखि राखेको मजाले राम्रो हेरेर दिनुपर्छ नि छोडि राख्नुपर्छ नि त्यस्तो गर्छौ पैसाको लागि हुँदैन अब राख्दिनँ यो लास्ट हो अब